हेलो हजुर हजुर ठिकै छु त तपाईँ

ए हजुर उयो न्यु इयरमा जाने पिकनिकको ए हजुर उयो जान्छु कि हजुर उयो हल्दिया जानु पर्छ हौ उयो सबै मिलेर कि

हजुर अलिक उयो गरेर जानु पर्छ हौ अलिक निकै उयो गरेर होइन हौ एउटा मजाको टाइम निकालेर जानु पर्छ कि न्यु इयरमा जानु पर्छ हौ अलिक त्यस्तो उयो पनि हुँदैन नि हो त्यही त अब न्यु इयरको उयो पनि हो हो एक त अब उयोहरू भइराख्नु पर्यो

ए हजुर हजुर अनि उयो कति अरूहरू पनि अन्त उयो गर्नु पर्छ हौ अरूहरूलाई भन्नु पर्छ हो के हो साथीहरूलाई ए ए ए

ए हजुर म अब होइन म चाहिँ अब अलिक उयो गर्छु नि अन्त सोच्छु हुन्छ साथीहरू अब ए मेरो अब कति दुई चार पाँचजना छ हौँ उयोहरू कि साथीहरू अनि अब खाना चाहिँ अब घरमा पकाई दिन्छ हो अनि उयो त्यो उयोहरू चाहिँ मिलाउनु पर्छ अब सबैजनाले मिलेरै अब उयो गर्नु पर्छ कि बोल्नु पर्छ कि भेटेर अनि त्यति बेला चाहिँ एउटा ल एउटा

हुन्छ त्यसरी भेट्दा हुन्छ साथीहरू सबै भेटेर हो प्लान मिलाएर यस्तो टाइम चाहिँ जाऊँ न सबै मिलाएर उयो गरौँ ए ओके हुन्छ